यहाँ वेस्ट बेङ्गलमा चाड मनाउने जेस्तै तिहार रामनवमी क्रिसमस र दसेरा यहाँ प्रमुख मात्रामा दसेरा र तिहार मनाउँछ र रामनवमी यहाँ रामनवमी र दसेरा सबभन्दा ज्यादा मनाइन्छ यिनी हिन्दूहरूको पर्व हो रामनवमी हामीले जहाँ रामको पूजा गरेर मनाउँछ त्यहाँ दसेरा हामी दुर्गा माताको पूजा गरेर मनाउँछ यो हिन्दूहरूको सबैभन्दा ठुलो फेस्टिबल हो